म चाहिँ अब घरको सबैभन्दा ठुलो छोरी थिएँ त्यस कारणले मलाई चाहिँ अब खाना पकाउनु पर्थ्यो सानैदेखिको खाना पकाउँथेँ अन्त फर्स्ट चाहिँ अब चियाहरू पकाएर दिन्थे जानी नजानी भए पनि अन्त त्यहाँबाट खानाहरू पनि बनाउँथेँ मैले दाल पकाउँथेँ कोही बेला कोही बेला सब्जीहरू पकाउँथेँ मासु पनि पकाउँथेँ त्यहाँबाट त्यसरी नै मैले चाहिँ अब पकाउनु घरमा पकाउ पकाउँदा पकाउँदा त मरौहरूतिर पकाउ पकाउनु थालेँ मरौ अब कसैको अब न्वारानहरू हुँदा बर्थडेहरू हुँदा पनि म खानाहरू पकाएर पकाउनु पकाउँछु कतै विवाहहरू भयो भने म अब सघाउनु जाँदाओर्दा खाना पकाउनु खानाहरू पकाउँछु त्यहाँबाट चाहिँ मेरो फर्स्ट कुकिङ चाहिँ घरबाटै सुरु सुरु भएको किनकि म अब घरको ठुलो छोरी हुनाको कारणले खाना पकाउनु चाहिँ मेरो घरबाटै सुरु भएको त्यहाँबाट चाहिँ मैले बिस्तारै बिस्तारै बिहा मरौ बर्थडे न्वारान सबैतिर म खानाहरू बनाउँछु